दाजु कुमाने खुनिया भएर अरू बेला माल बजार जाँदा त एक घन्टाको समय लाग्थ्यो तर अहिले यो ग्रेफले नयाँ बाटो खनेको कारणले गर्दाखेरि बाटो बन्द छ त्यसै कारणले मेटली बाटो जाँदैछौँ है मेटली बाटो जाँदाखेरि चाहिँ माल बजार पुग्नु कति समय लाग्छ होला